हाम्रो गाउँमा चाहिँ धेरै नै राम्रो खेल्नेहरू छ र यिनीहरूलाई चाहिँ हामी धेरै नै माथिसम्म पुर्याउन हामी चाहन्छौँ र हाम्रो गाउँको मान्छेहरूले पनि यही नै स्कोप अब नपाएर होला कत्ति कुरो गे खेलकुदमा धेरै कुरोहरू अब नबुझेर होला र हामीलाई चाहिँ यिनीहरूलाई चाहिँ हामी एकदमै राम्रो हौसलाहरू दिनुपर्छ दिन्छौँ र यिनीहरूलाई चाहिँ यो खेलदेखि चाहिँ माथि नै हामी सबै गाउँले मान्छेहरूले चाहिँ यिनीहरूलाई धेरै नै हौसलाहरू दिने गर्छौँ र एकदमै राम्रो खेल्नेहरू छ हाम्रो गाउँतिर हाम्रो ग्रामीण जग्गा भएर पनि होला एकदमै राम्रो राम्रो खेल्ने खेल्ने खेलकुद गर्नेहरू छन् र यिनीहरूलाई चाहिँ हामी एकदमै यिनीहरूलाई चाहिँ हामी हौसलाहरू दिन्छौँ र खेलकुदमा चाहिँ अगाडि बढाउन चाहन्छौँ